भारतमा चाहिँ खानेकुरोहरू धेरै किसिमको पाउँछ के हरे इडली डोसा वहाँनेरि तमिल तमिलमा भयो इडली डोसा केरलतिर के के सब्जीहरू पाउँछ त्यहाँनेर मिठो मिठोहरू खेरि के के धेरै धेरै सामानहरू हुन्छ खानेकुरोहरूको हाम्रो यहाँनेरि धेरै के हरे त्यहाँनेर भयो इडली डोसा के केहरू पाउँछ इडली डोसा पनि मिठो हुन्छ हाम्रो यता हामीले पनि बिहान उठेर चिया बिस्कुट खान्छ वा के हुन्छ के हरे रोटी सब्जी धन्य के अन्त बाह्र बजे बाह्र बजे फेरि भात दाल सब्जी भयो फेरि बेलुका भात दाल सब्जी खान्छ भात वा सब्जी दाल नहुँदाखेरि धेरै धेरै सब्जीहरू हुन्छ घरमा जापिचीहरू बनाएर धेरै सामानहरू हुन्छ खानाहरू बनाउँदा चाहिँ प्याज खुर्सानी टमाटरहरू हालेर मजाले मसलाहरू धनियाँ धनियाँ धनियाँको धनियाँ मसला प्याजको धनियाँ को मसला चाट मसला मिट मसला मासु बनाउँदा मासु बनाउँदा चाहिँ प्याज टमाटर लसुन लसुन अदुवाको पेस्ट अनि सब हाल्नु पर्छ धनियाँ सब त्यो मसलाहरू उयसको मसलाहरू धेरै धेरै उयो गर्नु पर्छ अनि त्यो मासुहरू बनाउँदाखेरि मिठो हुन्छ मासु अन्त धेरै उयोहरू आउँछ अब त्यही त चाउमिन चाउमिन भयो हामीलाई त त के के चाउमिन मम पिज्जाहरू खान्छ धेरै छ उयो भारतमा फुडहरू त चाउमिन मुस् उयो भयो के रे बिर्यानी पुरी आलु फ्राई पराठा धेरै धेरै सामानहरू छ इडली डोसा के केहरू छ छ हाम्रोमा भारतमा साह्रै छ खाने सामानहरू एकदम प्याज मिठो मिठोहरू पाउँछ हाम्रो यता इन्डिया भारतमा धेरै धेरै सब्जीहरू एकदम उयो गर्छ हामीले यता खाँदाखेरि इडली इडली डोसा त्यहाँनेरि हामीहरू यता जाँदाखेरि पनि सबतिर हाम्रो यहाँ भारतमा मिठो मिठो सब्जीहरू खानाहरू पाउँछ हाम्रो यता भारतमा यता लोकल उयसमा भयो हाम्रो यता चाहिँ हामी चाहिँ वेस्ट बेङ्गल त मिठो पाउँछ हाम्रो पनि यता के के अब तिनीहरूको खानाहरू हुन्छ मिठो मिठो हुन्छ तिनीहरूको त्यहाँनेरि उयो गर्नेहरू उयस तिनीहरूको कति उयो गर्नु पर्छ खाना सब्जीहरू मिठो मिठो हुन्छ के केको चाहिँ हुन्छ के उयोहरूको कता कता हुन्छ चाउमिन कि मम यस्तो फ्याटबेक मिठो मिठो हुन्छ मलाई चाहिँ पिज्जा पुरा मन पर्छ पिज्जाको एकदम मिठो हुन्छ पिजा बर्गर भयो एकदम उयो हुन्छ त्यही लागि चाहिँ खानु पर्छ इडली डोसा त्यहाँनेर एकदम त्यो तमिलहरूको चाहिँ त्याँ उयसमा मिठो मिठो पाउँछ सब्जी मासुहरू एक के फुडहरू एकदम मन पर्छ अन्त दिल्लीमा चाहिँ बडापाउ भन्ने पुरा फेमस छ त्यस चाहिँ पुरा मिठो हुन्छ बडापाउ होइन सबले ट्राई गरेको चाहिँ त्यो बडापाउ दिल्लीको चाहिँ एक नम्बर फेमस त्यो एक नम्बरमा आउँछ अहिले त्यो दिल्लीमा फेमस भएकाले सबले खाएर डिमान्ड गरेर कलकत्तामा पनि हुनु थालेको छ कलकत्तामा हुँदा हुँदा सबतिर अहिले फैलिएको छ त्यो ल हुन्छ